लकडाउनमा चाहिँ जब यो दुई हजार बिसको कोभिडको लकडाउन थियो होइन त्यति त्यो टाइममा चाहिँ मैले मलाई चिकन चिल्ली चाहिँ बनाउनु आउँदैन थियो अन्त मैले त्यो टाइममा लकडाउनमा चाहिँ मैले चिकन चिल्ली बनाउनु सिकेको थिएँ मैले युट्युबमा हेरेर सिकेको फर्स्टमा चाहिँ अन्त आफै पिछाडि पिछाडि बानी हुँदै गएपछि आफै बनाउनु थाल्यो रेसिपीहरू नहेरिकन मैले चिकन चिल्ली बनाउनु सिकेँ एकदम एकदम खुसी लाग्यो अन्त अर्को मलाई बिरयानी पनि सिक्नु इच्छा थियो तर मैले बिरयानी चाहिँ सिकिनँ कारण टाइमको अभावले गर्दाखेरि मैले तर तर मलाई मैले जे होस् चिकन चिल्ली चाहिँ बनाउनु सिकेको थिएँ त्यो टाइममा लकडाउनमा चाहिँ